शिक्षाले कतिपय सांस्कृतिक परम्परालाई धेरै प्रभावित पारेको छ हाम्रो सांस्कृतिक परम्परा त झन् शिक्षाले एकदमै गहिरो प्रभाव पारेको छ त्यो कसरी भने हाम्रो सांस्कृतिमा धेरै प्रकारको रुढी रुढीवादीहरू कुरी कुरीतिहरू अन्धविश्वासको प्रथाहरू थियो जस्तै बालविवाह सतीप्रथा तर बिस्तारै हाम्रो समुदायहरूले शिक्षित हुँदै गएपछि कुरीति र परम्पराहरूलाई मान्न छोडेर आजभोलि समाजमा यस्ता कुरीतिहरू तथा कुप्रथा प्रथाहरू देखिँदैन अनि अर्का अर्को कुरा हाम्रो दिनहुँ जीवनमा पनि कतिवटा अन्धविश्वास थियो जसलाई चाहिँ आहिले मानिसहरू शिक्षित भएपछि फलो गर्दैनन् ती अन्धविश्वासहरू भन्नुपर्दा चाहिँ दु ख बिमारहरू भइहालेमा डक्टर नदेखाएर धामी झाँक्रीलाई झारफुक गर्न गर्थ्यौँ अनि खोर्सानी हात हात दियो भने बाझाबाझ हुने अनि राति झाडु लगाएमा घरको सह जाने जस्ता अचाहिँदो कुरीतिहरू थियो तर आजभोलि मानिसहरू शिक्षित भएपछि यस्ता कुप्रथाहरूलाई बिस्तारै बिस्तारै मानिसहरूले छाड्दै गएको छ